मेरो जिल्लामा होइन मुख्य शिक्षित उयोहरू के छ भने पछि सेन्ट पल स्कूल कर्सेङ पोलटेकनिकल कलेज दार्जिलिङ गर्मेन्ट कलेज र अब यो सेन्ट पल स्कूलतिर तै धेरै अर्को देशबाट पनि आएर पढ्ने गर्छ जस्तैअब धेरै नामी नाम चलेको भुटानको राजाहरू बाहिर अब अरू देशबाट पनि आएर पढ्ने गर्छ योहरू चैँ धेरै नाम चलेको कलेजहरू हो